हुन त हामीले पकाएर खानु त दुइटै प्रेसर कुकर अनि भाँडामा पकाएर खाँदा हुन्च तर हामी चै प्रेसर कुकरमै पकाएको खान्छौँ किनकि प्रेसर कुकरमा पकाएको खाना मिठो हुन्छ जसमा कि यता भाडामा पकाएको हुँदैन अन्त अलिक प्रेसर कुकरमा हामीलाई त्यो मेहनतै पर्दैन एकपल्ट चामल धुएर र त्यो ढकनी लाएर बसाएपछि सिटी लागेपछि पाकिहाल्छ जहाँ यता चाहिँ भाँडामा चाहिँ चलाइबस्नुपर्छ डढ्छ भन्ने डर हुन्छ अनि हामीलाई त्यस्तो मेहनत पनि गरिरहनु पर्दैन त्यसैले हामी प्रेसर कुकरमै पकाउनु रुचाउँछौँ